भारतमा धेरै व्यापारी उध्योगपति र नेताहरू छन् जसलाई म तीमध्ये यातायात मन्त्री श्रीमान नितिन गटकडीलाई चिन्छु उहाँको समयमा उहाँको मन्त्रीत्व कालमा चाहिँ भारतमा धेरैवटा माने सडकहरू बनिए एकदम गुणस्तर क्वालिटीको एउटा सडकहरू बनिए धेरै ठाउँ नै यातायातमा सुविदा आएको छ उहाँले भारतमा यो कुरोमा चाही धेरै नै परिवर्तन ल्याउनुभएको छ एकदम उहाँले आफ्नो स्वार्थ नहेरीकन यो कामहरू उहाँले गर्नुभएको छ यो उसमा उहाँको गुण गान हामीले गाउनै पर्छ एकजाना उहाँ चाहिँ नितिन गटकडीलाई चाहिँ म चिन्छु अनि यता आयो परिवर्तन यसमा धेरै नै अब अहिले टेकनोलोजीमा परिवर्तन आयो मोबाइलमा अब यो नेटवर्कहरूमा पहिला थ्री जी थियो फोर जी भयो अहिले फाइभ जी हुँदैछ यसरी नै हाम्रो देशले चन्द्रयानहरू पठाए यसले गर्दाखेरि धेरै कुरो टेकनोलोजीमा एकदमै बिकास भएको छ धेरै कुरोमा हामीले सुविदाहरू हासिल गरेको छौँ यसमा यी यही कुरोहरू चाहिँ परिवर्तन आएको छ मान्छेले आयको श्रोतहरू पनि यसबाट बढाएका छन् घर बसी बसी नेट चलाएर कतिवटा कुरो इन्कम गरेका छन् यो चाहिँ राम्रो परिवर्तन आएको छ हाम्रो देशमा